ए हजुर भन्नुहोस् न भाइ ए हो त भाइ भन न केही काम थियो ए हजुर हजुर केको लागि होला ए अहिले त मेरोमा त पाउनु त सबै पाउँछ तर अहिले मेरोमा भएको चाहिँ चिकन फिस र मटन मात्रै हो

ए हजुर हजुर कति लिनु हुन्छ तपाईँ ए ए हजुर हजुर ए हजुर फ्रेस त फ्रेस नै पाउँछ कहिलेको लागि होला भाइलाई चाहिँ ए एक हप्ता एक हप्तामा त अरू छ उयो मासुहरू पनि हुन्छ नि हुन्छ तपाईँलाई यो तिनटा मात्रै चाहेको है चाहिनु चाहिँ

ए छनु त अलिक महँगै छ चिकन दुई सय बिसले दिँदैछ केजीको फिस त्यस्तै दुइ सय छ अन्त मटन चाहिँ अलिकति महँगै छ मटन त सबैमा महँगै छ हो पाँच सय गरेर दिँदैछु अहिले ए हजुर हजुर डिस्काउन्ट त त्यस्तो बेसी त गर्नु सक्दिनँ भाइ चिकनमा बिस जस्तो गरिदिन्छु नि ल अन्त मटन त त्य मटन त त्यतिकै हो पाँच सय नै छ हो अन्त तपाईँलाई पन्ध्र केजी चाहिएको रहेछ मटन है अन्त त्यसमा चाहिँ बेसी गर्नु सक्दिनँ एक दुइ सय चाहिँ गर्न सक्छु मटनमा चाहिँ माछामा पनि बेसी त घट्दैन तर तपाईँको क्वानटिटी बेसी रहेछ बिहाको लागि त्यही दिन्छु नि दस बिस रुपियाँ घटाइदिन्छु नि ल अरू केही चाहिएको थियो हजुर माछाको अहिले पर केजी चाहिँ दुइ सय छ तपाईँको अब त्यस्तै पन्ध्र बिस किलो रहेछ तपाईँको लागि चाहिँ अन्त अर्डर चाहिँ त्यही हो पर केजीमा तपाईँको बिस रुपियाँ चाहिँ घट्छ अन्त चिकनमा पनि बिस रुपियाँ मटनमा चाहिँ सक्दिनँ दाजु ए भाइ अरूमा चाहिँ हुन्छ त्यही अन्त ए हजुर हजुर ए ए ओके ओके भाइ ल ल ल ल तर दिउँसो त त्यस्तो म भ्याउँदिनँ बेलुका बेलुका गर्नु नि ल एकखेप हुन्छ ओके